हेलो हजुर भन्नुहोस् न हजुर दार्जिलिङबाट बोल्नु बोलेको त यहाँ ट्रेकिङ गर्ने जग्गाहरू त तपाईँको यहाँ एउटा सन्दकपू छ ए हजुर तपाईँ टिमै लिएर आउनु भयो भने चाहिँ एकदमै राम्रो हुन्छ किनभने अलिक सस्तो पनि पर्छ अन्त अन्त तपाईँ टिमै लिएर आउनु भयो भने चाहिँ राम्रो हुन्छ हजुर तपाईँ टिमै आउनु भयो भने चाहिँ दुई तिन हजारहरू लाग्छ अन्त म खानाहरू पनि टिमै आउनु भयो भने चाहिँ अलिक सस्तो नै पर्छ हजुर व्यवस्था हुन्छ हुन्छ यहाँ एउटा ल उएसहरू लजहरू यहाँ होमस्टेहरू पनि पुरा छ हो तपाईँ तपाईँले ग्रुपहरूले सल्लाह गर्नु भयो भने त तपाईँ आफ्नै क्याम्प बनाउँदा पनि हुन्छ हजुर अरू यहाँ खानाहरू भयो यहाँ होटलहरू भयो अन्त तपाईँ अब गाडीहरूको पनि व्यवस्था छ गाडीहरू चाहिँ तपाईँ अहिले कहाँबाट बोल्नु भएको ए त्यहाँबाट अलिक सस्तो नै पर्छ तपाईँ त्याँबाट रिजर्भहरू ल्याउनु भयो भने त तपाईँलाई त्यहाँ एक हजारहरू लाग्छ हजुर यहाँ सन्दकपू पनि छ यहाँ टाइगर हिलहरू पनि छ हुन्छ